हजुर म भौतिक पुस्तकहरू पढ्ने गर्छु रुचाउँछु पनि फिजिक्स विषय है भौतिक पुस्तकहरू अनि मसँग इलेक्ट्रनिक संस्करणका पुस्तकहरू पनि छ म पढ्ने गर्छु अनि अडियो बुकको सम्बन्धमा अडियो बुक पनि म सुन्ने गर्छु कारण धेरैवटा किताबहरू पाउँदिनँ हगि भनी भनिएको समयमा पाइहाले नहालेको कारणले गर्दा चाहिँ कहिलेकाहीँ अडियो बुकहरू पनि पढ्नुपर्ने हुन्छ सुन्नुपर्ने हुन्छ त्यस कारणले गर्दाखेरि म अडियो बुकहरू पनि सुन्ने गर्छु